म पश्चिम बङ्गाल राज्यको जलपाइगुडी जिल्लामा बस्छु र जलपाइगुडी जिल्लामा पर्ने माल ब्लकभित्र अब बाग्राकोट भन्ने जग्गामा बस्छु यता बाग्राकोटमा हाम्रो मेरो वरिपरि चाहिँ प्राकृतिक स्रोतहरू धेरै प्रकारका छन् अब मेन भन्नुपर्दाखेरि चाहिँ प्राकृतिक स्रोत हाम्रो यहाँनिर चियाखेती हो चियाबारी हो र चियाबारीमा चाहिँ यहाँनिर अब मानिसहरूले अब त्यही प चिया टिपेर भयो पत्तीहरू टिपेर नै मान्छेले आफ्नो रोजगार भयो व्यवसाय चलाइरहेको छन् आफ्नो जीविका चलाइरहेका छन् र यो पनि एउटा व्यावसायिक भइरहेको छ चियाको सँगसँगै हाम्रो यता माथि कोइला कम्पनी भयो कोइलाखानी छ कोइला कम्पनीमा र यो कोइलाखानी कहिलेदेखि चलिरहेको हो कोइलाखानीमा मान्छेले त्यहाँनिर कोइलाहरू त्यहाँबाट ल्याएर कोइलाखानीबाट कोइलाहरू ल्याएर त्यसलाई आफ्नो व्यवसायको रूपमा अब परिणत गरिरहेका छन् अहिले पनि त्यो चलिरहेको छ त्यो कोइलाखानी सँगसँगै चुनाभट्टी भयो पहिला त झन् बाग्राकोटमा चुनाभट्टी पनि थियो त्यहाँनिर चुनाको पनि धेरै खेती उयो चुनाको पनि निकालिन्थ्यो अरे भन्छ तर आजको कुरो होइन निकै अगाडिको कुरा हो र तर कोइलाखेती चाहिँ अहिले पनि कोइलाखानी चाहिँ अहिले पनि चलिरहेको छ मान्छे त्यहाँबाट कोइलाहरू ल्याएर त्यही बिक्री गरेर आफ्नो जीविका उपार्जन गरिरहेका छन् सँगसँगै हाम्रो प्राकृतिक स्रोत अर्को के छ भनेदेखि हामी यहाँनिर अब बगानदेखि अलिकति माथि गएपछि हामी एउटा पाहाड हेर्छौँ जहाँ फरेस्ट एरिया पनि छ त्यहाँ फरेस्ट एरियामा चाहिँ धेरै रुखपात भयो जङ्गलहरू छन् र मान्छेहरूले त्यसलाई पनि व्यावसायिक रूपमा अब परिणत गरिरहेको छन् कसरी भन्दाखेरि त्यहाँको जति पनि घाँसपातहरू छ त्यो घाँसपातहरू ल्याएर गाईबस्तुलाई दिने है घरमा गाईहरू पालिरहेको छन् त्यसलाई अब व्यावसायिक रूपमा अब लिइरहेको छन् मान्छेहरूले सँगसँगै त्यो जङ्गलमा भएको जति पनि काठपातहरू छ त्यसलाई ल्याएर जलाउने सँगसँगै त्यसलाई काठपातलाई बेचेर फर्निचरहरू बनाउने त्यो पनि मान्छेले एउटा व्यावसायिक रूपमा नै लिइरहेकै छन् खोला ढुङ्गा अन्त व्यावसायिक रूपमा अर्को के छ भने हाम्रो प्राकृतिक स्रोत हाम्रो यहाँनिर दुईवटा नदीको बिचमा चाहिँ हामी बाग्राकोट पर्छौँ एउटा नदी भयो हाम्रो बाग्राकोटको दाहिनेपट्टि छ लिस नदी अनि हाम्रो बाग्राकोटको देब्रेपट्टि छ घिस नदी र यहाँनिर चाहिँ यति व्यवसायको यति बिघ्न स्रोत छ प्राकृतिक स्रोत छ भने कस्तो छ भनेदेखि यहाँनिरको जो माटो छ यो माटो चाहिँ सिलगढीसम्म बिहारसम्म जान्छ अरे यहाँको बालुवा चाहिँ यति राम्रो क्वालिटीको बालुवा छ र मान्छेहरूले चाहिँ यो बालुवा भयो ढुङ्गाहरू भयो बिक्री गरेर यसलाई पनि व्यावसायिक रूपमा परिणत गरिरहेका छन् लिस खोलाबाट जब माटोहरू आउँछ जब बालुवाहरू आउँछ त्यो बालुवाहरू पनि कताकता जान्छ होइन बाहिरतिर गएर मान्छेहरूले त्यसलाई नै आफ्नो एउटा व्यवसाय पनि बनाइरहेकै छन् र